अब हामी नेपाली समाजमा परेकोले गर्दाखेरि हाम्रो खाद्य व्यञ्जन विशेष रूपमा त हाम्रो त्यही हुन्छ भात रोटीहरू हुन्छ त्यसमा त बेसी न बेसी भनेको हाम्रो सब्जीमा मसला बेसी जान्छ प्रयोग बेसी हुन्छ मसालाको जस्तै अब रोटीसँग सब्जी मसलाहरू भातसँग मासुहरू पाकेको छ भने मिट मसला चिकन मसलाहरू जान्छ प्रयोग हुन्छ अन्त अरू पनि थुप्रै छन् जस्तै अब चियाहरू बनायो भने चिनीहरू बेसी बेसी जान्छ प्रयोग हुन्छ बेसी चिनीको र मसला धेरै खानु त राम्रो होइन शरीरको लागि किनभने ग्यास्ट्रिक प्रब्लम हुन्छ र पनि अब हामी खाने गर्दछौँ हाम्रो अब खानामै त्यस्तै हुन्छ खाना मिठो बनाउनका लागि मसलाको प्रयोग ज्यादा हुन्छ मसलामा हाम्रो बेसी प्रयोग हुने चाहिँ हो जिरा मेन त जिरा हो जिरा धनियाँ पाउडर मसलामा गरम मसला चियातिर मरीच हो त्यस्तोहरू हामी निकै नै प्रयोग गर्दछौँ खाद्य व्यञ्जनको अरू तयार गर्दा त कुनै पनि समान त्यस्तो धेरै त लाग्दैन अब बेसी न बेसी लाग्ने भनेको नुन नुन त मसलामा आउँदैन जिराहरू हो